आम्ममम भाडा कति भन्नुभयो पच्चिस सौ अरे अघि त हामीले त दुई हजारमा तय गरेको थियौँ त तपाईँको एजेन्सीसँग त तपाईँले फेरी पाँच सौ रुपियाँ ज्यादा भन्नुहुन्छ म त पाँच सौ रुपियाँ ज्यादा त दिँदै दिँदिनँ तपाईँले के हामीलाई लुट्न खोज्नुभएको तपाईँको एजेन्सीसँग म कुरा गर्छु आम्ममम पाँच सौ रुपियाँ भनेको यहाँ हो तपाईँले पाँच सौ रुपियाँ ज्यादा लिन खोज्नुहुँदैछ